मलाई यो कुरामा खुसी लाग्छ कि घरमा सबै परिवार एकै ठाउँ मा भए त्यतिबेला खुसी हुन्छौँ जब नानीहरूको स्कुल छुट्टी हुन्छ हस्बेन्डको छुट्टी हुन्छ र हामी परिवार सबै नै बसे घरमै हुन्छौँ सँगै खानाहरू खानु अरू बेला त नानीहरू स्कुल ए सँगै हुँदैनौँ ए बेलुका मात्रै भेट हुन्छ र जब छुट्टी हुँदा नानीहरू हस्बेन्डहरू सँगै हुँदा खानाहरू खानु खानाहरू विभिन्न किसिमको त्यतिबेला सबैजना एकैचोटि छ भने विभिन्न किसिमको खानाहरू बनाएर खुवाउनुमा मलाई खुसी लाग्छ पकाएर खुवाउनु खुसी लाग्छ मन परेको उनीहरूलाई मन परेको खानाहरू बनाएर दिनु आफू पनि खानु सँगै बस्नु त्यो खुसी लाग्छ अनि हामी जब रेस्टुरेन्टतिर कोही बेला खाना खानु जान्छौँ त्यतिबेला पनि खुसीको मन हुन्छ अनि हामी कोही बेला मस् गुम्बा मन्दिरहरू जान्छौँ आफ्नो फेमिलीसँग त्यतिबेला हामीसँगै चारैजना गएर पूजाहरू मज्जाले गर्न सक्छौँ खुसी भएर खुल्ला हृदयले तब हामी के रे प्रार्थनाहरू गर्छौँ अब आफूलाई खुसी लाग्छ त्यतिबेला अन्त हामी कहीँ टाढो टाढो घुम्न गयौँ भने आफ्नो हस्बेन्ड नानीहरूसँग जाँदाको खुसी अलग्गै हुन्छ आफू एक्लै जाँदाको खुसी अलग हुन्छ जब हामी नानी हस्बेन्डसँग जाँदा एकदमै खुसी लाग्छ खुसी हुन्छौँ जब हामी कोही बेला बजारमा सपिङहरू गर्न जान्छौँ त्यतिबेला आफूलाई मन परेको लुगा जुत्ताहरू किन्न जाँदाखेरि मन परेको आफूले बजारमा किन्यौँ र साइजहरू हेर्यौँ भने हामीलाई त्यो लुगा साइज पनि भयो कलर पनि मनपर्यो भने एकदम खुसी लाग्छ रोजेको खोजेको सोचेको कुरा जुत्ता लुगा पायौँ भने खुसी लाग्छ हामीलाई